वर्षमा हुने जात्रा चाहिँ फुलपाती हो है त्यो चाहिँ नवरात्रिको टाइममा हुन्छ अन्त मेला चाहिँ वैशाखी मेला हुन्छ वैशाखी मेलामा चाहिँ अब पुरा अब खेल्नेहरू हुन्छ पिङहरू बनाएको हुन्छ रोटेपिङ हुन्छ है खानेकुराहरू हुन्छ खानेकुरा अन्त हामी चाहिँ अब सानो हुँदाखेरि चाहिँ अब त्यही हो पिङ खेल्थ्यौँ अलि सानो खालके रोटेपिङ हुन्थ्यो त्यो रोटेपिङ खेल्थ्यौँ अन्त त्यहाँदेखिको हावा मिठाई हु हुन्थ्यो त्यो हावा मिठाई त सबैले किनेर खान्थ्यो त्यो हावा मिठाईहरू खान्थ्यौँ त्यो त्यो चाहिँ त्यही सम्झना छ अब मेरो सानोको चाहिँ मेलाको